हेलो बालाजी रेस्टुरेन्ट हो यो ए मैले तपाईँहरूकोबाट रेस्टुरेन्टबाट पिज्जा र पास्ता अर्डर गरेको थिएँ कि तर तपाईँहरूको पिज्जा र पास्ता खै यति बेला आइपुग्नु पर्ने तर डेलिभरी नै भएको छैन मेरो एड्रेसमा तपाईँहरूको डेलिभरी ब्वायसँग पनि मैले कन्टेक्ट गर्ने कोसिस त गर्दैछु तर सम्पर्क नै हुनु सकेको छैन कल त लाग्दै छ तर उठाउनु भएको छैन सायद बाटोमा हुनु हुन्छ कि के गर्नु हुन्छ तर मैले कल गरेको कति भइसक्यो उठाउनु भएको छैन त्यही कारण तपाईँहरूले नि सिधै कल गरेर सोध्नु पर्यो तिनीहरूले चाहिँ डेलिभरी पार्टनरले चाहिँ अब ऊ यो फोनै उठाएको छैन दादाले त्यही एकपल्ट त उठाउनु भएको थियो उठाएर सोध्नु भयो यही एड्रेसमा हो भनेर त्यस पछि त पाँच मिनेटमा आउँछु भन्नु भयो मैले खै यहाँ पर्खेको पर्खेको छु फिफ्टिन मिनट जस्तो ढिलो भइसक्यो यसपल्ट कल त लाग्दै छ तर फोन नउठाउनु भएको चाहिँ ले तपाईँहरूले क ऊ यो गरेर मलाई कन्सल्ट गरेर कल गरिदिनुहोस् न